नेपाली जनताहरूले अरू भाषा बोल्ने मानिसहरूदेखि कुराकानीहरू गर्नु पर्दा उनीहरू कति त प्रायः जस्तै एजुकेटेड नै हुनुहुन्छन् र उनीहरूले इङ्लिस अथवा हिन्दीतिर बोलेर भए पनि कुराकानी गर्छन् र कतिपयले चाहिँ नेपाली भाषाको प्रयोग नगरेर अथवा उनीहरूले नबुझेको खन्डमा हातको इसारा बडी ल्याङ्वेजहरूबाट बोल्ने गर्छन्